हजुर हजुर हजुर भन्नुहोस् न

ए हजुर अब दार्जिलिङ चलचित्रहरूले चाहि भारतको चलचित्रको क्षेत्रमा चाहिँ के कस्तो योगदान पुऱ्याइराहेको छ भन्दाखेरि चाहिँ यो दार्जिलिङबाट दार्जिलिङबाट नेपाली फिल्महरू धेरै नै निस्केको छ जस्तै प्रकाशन भएको छ र जस्तै यो भयो फर्स्टमा त भयो हरिसचन्द्र र कुसुमे रुमाल सुनको औँठी जस्तो फिल्महरू चाहिँ यहाँबाट निस्केको पाइन्छ हो र अरू पनि धे हजुर अरू पनि धेरै यस्तो फिल्मसहरू छ जो चाहिँ दार्जिलिङबाट निस्केको छ र दा त्यति मात्र नभएर नेपालको फिल्मसहरू पनि कतिवटा चाहिँ कतिवटा नेपालको फिल्महरू चाहिँ यहाँनिर पनि सुटिङ भएको छ हो र र हालैको कुरा गर्नु पर्दा चाहिँ आप्पा मुभी भयो दार्जिलिङ मेल भयो हो त्यस्ता त्यस्ता फिल्महरू चाहिँ अब दार्जिलिङबाट चाहिँ अब निस्केको छ हजुर ए हजुर यहाँनिर अब साउथ इन्डियन सिनेमाको भयो कुरा गरौँ भने होइन अन्त बङ्गाली फिल्महरू पनि यहाँनिर पुरै सुटिङ हुन्छ हो र त्यति मात्रै नभएर वेभ सिरिजहरूको पनि धेरै सुटिङ हुन्छ यहाँनिर दार्जिलिङमा अन्त साथै यो सिरियल्सहरको पनि पुरा सुटिङ हुन्छ यहाँनिर अब जस्तै फिल्मसहरूको कुरा गर्नु पर्दा चाहिँ बर्फी मै हु ना अब आदि फिल्मसहरू चाहिँ यहाँनिर सुटिङ भएको थियो र यहाँनिरको मान्छेहरू नै जुन चाहिँ यो हिन्दी फिल्ममा चाहिँ यहाँको मान्छेहरू नै त्यहाँनिर अभिनय नगर्नु पाए पनि तर यहाँ दार्जिलिङको यो सिनिक ब्युटीहरू चाहिँ अँ यो हिन्दी फिल्मसहरूतिर देखाएको हुन्छ हो अन्त र साथै यस्ता फिल्मसहरू अरू नेपाली फिल्मसहरू पनि दार्जिलिङबाट थुप्रै बनिन्छ र जस्तै यो सिनेमा सिनेमाटोग्राफर भयो बिनोद प्रधान र उहाँले चाहिँ यह जवानी है दिवानीमा चाहिँ सिनेमा सिनेमाटुग्राफरको भूमिका निर्वाह गर्नु भएको थियो हो अन्त अरू पनि थुप्रै उयोहरू छ जस्तै सुनको औँठीहरू भयो त्यस्ता फिल्मसहरू पनि यहाँ दार्जिलिङबाट धेरै नै अब निस्केको छ भनौँ न र त्यसैकारणले गर्दा चाहिँ यसको महत्त्वपूर्ण भुमिकै रहेको छ नेपाली हिन्दी फिल्म इन्डस्ट्रीमा पनि दार्जिलिङको

हजुर भएको छ त हजुर हम जाएगाहरू पनि हम जाएगा त रिसेन्टली भएको थियो हो निस्केको थियो त्यो चैँ हास्य ब्यङ्गात्मक आबो चलचित्र हो भनुम् न ह हजुर त्यसको चाहिँ हजुर भारतबाट नै सुरु भएर नेपाली फिल्म इन्डस्ट्रीमा पनि यता दार्जिलिङको चाहिँ अब इम्पोर्टेन्ट रोल रहेको छ भनौँ न ए हुन्छ हुन्छ हुन्छ हस्